दार्जिलिङ जिल्लामा पालन हुने सामान्य सामाजिक वा सांस्कृतिक अथवा परम्परा भन्नुपर्दा यहाँको फुलपाती शोभायात्रा हो जसमा सबै समुदायका मानिसहरूले भाग लिन्छन् र यो भव्य रूपले मनाइन्छ